हजुर को बोल्नु भएको होला हेलो हजुर हजुर हो त हजुर हजुर हजुर सबै कुरा पाइन्छ त अहिले प्याज प्याज चाहिँ बिस रुपियाँ तिस रुपिया अब हेरिहेरि छ दुइ तिन किसिमको प्याजहरू छ हो अलिक राम्रो खालको लिनुभयो भने तपाईँले धेरै दिन राख्नुको लागि लिनुभयो भने चाहिँ चालिस रुपियाँ छ आलु पनि चालिस रुपियाँ नै छ राम्रो खालको लिनु भयो भने भुटान आलु नभए अर्को आलु चाहिँ बिस रुपियाँ केजी छ अनि टमाटरहरू पनि लिनुभयो भने टमाटर बिस रुपियाँ केजी छ हजुर हजुर अब त्यत्रोजनालाई त बरबोडीहरू छैन तपाईँहरूले आलु प्याजहरू टमाटरहरू चाहिँ अब धेरै लिनु सक्नुहुन्छ होइन त्यसमा अलिकति दामहरू चाहिँ मिलाइदिन्छौँ हामी अनि मिलाएर दिनु सक्नुहुन्छ हजुर हजुर आलुहरू तपाईँहरूले अब पच्चिस तिस केजीहरू उठाउनुभयो भने पनि भइहाल्छ हो टमाटरहरू अब प्याजहरू पन्ध्र केजी जस्तो लिनुहोस् टमाटरहरू त अलिक बेसी नै लाग्छ चटनीसटनी पनि बनाउँछ होला सायद होइन त्यससको लागि तपाईँहरू बिस पच्चिस केजी नै लिँदा पनि भइहाल्यो अनि अब पनिरहरू छ भनदेखि चाहिँ तपाईँहरूले पनिर कतिलिनु भएको छ घरमा छ होला नि कि मेरैबाट लानुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर दिनुहोस् न अब आएर पनिरहरू पनि अब त्यो मटरहरू लिनुहुन्छ भने पाँच छ केजी लिँदा पनि भइहाल्यो नि तपाईँहरूले दस केजीसम्म पनिरलाई चाहिँ पाँच छ केजी पनि मटर लगेर मिसाउनु पनि सक्नुहुन्छ त्यसमा मिक्स गर्नु सक्नुहुन्छ अनि हजुर हजुर होइन आउनुहोस् न तपाईँहरू आएर अब राम्रोसँगले अब उयो गरेर च्याउहरू पनि तपाईँहरूले तिन चार केजी लाँदा पनि भइहाल्छ नि अब त्यसमा पनि त केही मिक्सहरू गरेकै हुन्छ होला होइन अनि आउनुहोस् न तपाईँ आउनुहोस् दोकानमा आउनुहोस् सबै कुरा बुझेर रेटहरू बुझेर हो तपाईँलाई अलिकति हामी कम बेसी पनि गरिदिइहाल्छौँ तपाईँ कहिले भ्याउनुहुन्छ आउनुहोस् न हजुर हजुर छ त बटम च्याउ छ अर्को च्याउ छ हवस् हवस् हुन्छ आउनुहोस् न हवस् हवस् हुन्छ